हाम्रो यहाँ कालिम्पोङमा चाहिँ पहिला दुईटा यस्तो मुभी हल थियो कन्चन हल र नोभल्टीको हल अन्त त्यो चाहिँ अब एकदम पुरानो भएर चाहिँ नोभल्टी हल र कन्चन हल कन्चन हल त त्यतिकै छ तर अब चलाउँदैन बेसी पुरानो भएर अब त्यो नोभल्टी हल चाहिँ भत्कायो अहिले भत्काएर चाहिँ सपिङ कम्प्लेक्स बनाउँदैछ अहिले हाम्रो कालिम्पोङमा भएको मल चाहिँ मुभी पिक्चर मल चाहिँ ऊ यो ड्रिम थिएटर छ अन्त ड्रिम थिएटरमा चाहिँ अब धेरै अब नयाँ पिक्चरहरू लागिरहेको हुन्छ मुभी लागिरहेको हुन्छ थिएटरमा चाहिँ अन्त अस्ति भर्खर दामी मुभी पनि लागेको थियो स्पाइडरमेन अहिले त कुन चाहिँ मुभी छ थाहा छैन